यो कोभिडको बेलामा चाहिँ यस्तो गाह्रो भयो कि यताउता ट्राभल गर्नु नै साह्रो दसजनाको सिटमा सोसियल डिस्टान्सिङ राखेर पाँचजना मात्रै राख्यो सिटमा त्यो पनि गाडीको भाडा महँगो न महँगो गाडीमा न सेनिटाइज छ हामी त गाउँमा कोभिडको डरले कति आफै खर्च गरेर सेनिटाइज किनेर ल्याएर गाउँभरि लगायौँ यो ड्राइभरहरू चाहिँ न मास्क छ उनीहरू चाहिँ उनीहरूको पिपिई किट्स पनि छैन फेरि पेसेन्जरलाई चाहिँ सोसियल डिस्टेन्स अरे छ सय रुपियाँ भाडा यस्तो फाइदा लुट्यो ड्राइभरहरूले चाहिँ फेरि गुट्का खाएर प्याच प्याच थुक्छ यो चाहिँ ठ्याक्कै भएन कोबिडमा चाहिँ फाइदा मात्रै लुट्यो यो ड्राइभरहरूले